ए हेलो भाइ कहाँ आइपुग्नु भयो ए यहाँ रङ्गला आइपुग्नु भयो अन्त म नि यहाँ रङ्गलामै छु नि त अन्त खोइ अनि त मैले तपाईँलाई देखेको छैन त अन्त हजुर होइन हो त्यो सेन्ट्रल ब्याङ्कको अगाडिपट्टि हो त्यहीँ छु त अन्त यता दार्जिलिङ जाने गाडीहरूपट्टि त्यो रोडमा हेर्नु होस् त ए कस्तो खाले गाडी छ सेतो अलिक यता आउनु होस् न हजुर है तपाईँ उता हुनु हुँदो रहेछ नि त अलिकति यता यता आउनु होस् त त्यो सेन्ट्रल ब्याङ्क हेर्नु न त्यो बाटो माथिको त्यसको ठिक अपोजिट साइडमा छु हुन्छ हुन्छ भाइ छिटो गर्नु होस् न हो ढिलो भइसक्यो हौ हुन्छ हुन्छ म यहीँ छु है ल त्यही सेन्ट्रल ब्याङ्कको अपोजिटमा